हलो दाजु नमस्कार दाजु आज मालबजार हस्पिटल जानुछ कि तपाईँको गाडीमा रिजर्भ लिएर जाने भनेर तपाईँलाई फोन गरेको दाजु तपाईँ नौ बजे आउनुहोस् ल तपाईँ त कति ढिलो आउनुभयो त्यसरी हस्पिटलको काममा ढिलो गरेर त कहाँ हुन्छ र दाजु ढिलो हुन्छ त यसरी गर्नु हुँदैन ठिकै छ तपाईँको घरमा बिमारी थियो भने मलाई पहिलाबाट नै तपाईँले भन्नुपर्थ्यो नि त ढिलो भएको कारण तपाईँले अघि भन्नुपर्थ्यो ठिकै छ र हुन्छ दाजु म अर्को गाडी लिँदैछु ल अर्को ट्याक्सी लिँदैछु ल दाजु हुन्छ फोन राखेँ दाजु